मेरो नाम रामबाबु राई हो र म भन्न चाहन्छु हाम्रो नेपाली भाषा हिन्दीसँग कसरी तुलना गर्न सक्छ भने हाम्रो नेपाली भाषा र हाम्रो हिन्दी भाषा एउटै हो किनभने हाम्रो ग्रामर अक्षरहरू सबै एउटै छ हाम्रो बोलाइ मात्रै अर्को अर्को हो र हाम्रो भाषा नेपाली भाषा र हिन्दी भाषा एउटै हो जस्तो हिन्दीमा आमालाई माँ भन्छ त्यसरी नेपालीमा आमालाई आमा आ आकार मा आकार आमा भन्छ किनभने हाम्रो हिन्दी भाषा र नेपाली भाषा एउटै हो हाम्रो मेरो विचारमा लाग्छ कि हाम्रो नेपाली भाषा हिन्दीसँग बराबरी गर्न सक्छ र त्यसै कारण हिन्दी भाषासँग हाम्रो नेपाली भाषा ग्रामर स्पेलिङहरू सबै एउटै भएकोले गर्दा हाम्रो नेपाली भाषा अझै बढेर जानसक्छ हामीले नेपाली भाषालाई अलिक प्रयोग गर्नुपर्छ हामी नेपाली भाषामै कामहरू गर्नुपर्छ हामी नेपाली भाषामै पढ्नुपर्छ हामी हिन्दी र नेपाली एउटैसँग हामी हिन्दी र नेपालीलाई अलग अलग सम्झिनु हुँदैन हिन्दी र नेपाली एउटै हो सुक्रिया